हेलो जकसन दाजु म प्रकाश छेत्री बोलेको है मलाई त चिन्नु भयो किन म तल कालिम्पोङ रौसे बजारमा बस्छु है म विशेष तपाईँलाई नि म मम अर्डर गर्न चाहन्छु र मेरो एउटा ग्रुप एउटा मतलब हाम्रो नाटक ग्रुप हामी प्र्याक्टिस गर्दैछौँ र अस्तिको जस्तो क्या मम चाहिँ अलिकति सफा सुग्घर है र होस् र त्यसमा चाहिँ हामी जम्मा दसवटामा दुइवटा चाहिँ भेजिटेरियन है हुनु हुन्छ त्यसले गर्दा फेरि दुइवटा भेज मम र आठवटा चाहिँ नन भेज है चिकन मम चाहिँ तपाईँले पठाइदिनुहोस् र विशेष गरेर तपाईँलाई म के भन्छु भन्दा फेरि नि केटाकेटीहरू है अस्तिको पालि तपाईँले पठाउँदा जुन चाहिँ केटाकेटीहरूलाई पठाउनु भयो है त्यहाँ एउटा झिङा मरिरहेको थियो भन्दै थियो त्यो ममको छेउमा अब कताबाट के भयो कसैले धुलो झर्यो भन्छ है किनभने हामीले जति हाइजेनिक पाराले तपाईँहरूले पठाइदिनु भयो र हामीले खायौँ भने हामी अलिक स्वस्थ्य हुन पर्यो नि किनभने हामी त अब कार्यक्रम गर्दाखेरि है बिचमा कुनै पनि कलाकारहरू पि बिमारी भएको खन्डमा त है हाम्रो एउटा टिमलाई नै ठुलो धक्का पर्न जान्छ नि त त्यसले गर्दा फेरि मेरो एउटा तपाईँलाई सजेसन मात्रै है राम्रो अलिकति मतलब बोल्ने वेटरहरू भयो तपाईँको जुन चाहिँ रेस्टुरेन्टको है राम्रो खालके राख्नुहोस् जस जसले गर्दा चाहिँ हामीलाई आउनु मन लागोस् है तपाईँको रेस्टुरेन्टमा है है किन कहिले काहीँ हामी अब तपाईँकोमा त्यसै पनि निस्कन्छौँ है एउटा रिलेक्स गर्नको लागि हामी ऊ यो गरेको हुन्छौँ आएको हुन्छौँ है र पनि है तपाईँले चाहिँ अब मेरो कुरा त बुझ्नु भयो मेरो भावनालाई त राम्रोसँगले बुझ्नु हुन्छ है राम्रो गुड लुकिङ अलिकति राम्रो सबैसँग बोल्ने मिलनसार त्यस्तो अलिकति उसलाई चाहिँ राख्नुहोस् र अब यस्तो मतलब यस्तो वेटरहरू नराख्नुहोस् कि अब किनभने हाम्रो त किन कतिवटा मतलब हामीसँग गर्ने कुन चाहिँ फिमेल आर्टिस्टहरू पनि छ छन् है र त्यसमा चाहिँ के हुन्छ भने अब यसो ड्रिङ्कहरू गरेर त्यहाँ बसेको छ भने चाहिँ हाम्रो हामीलाई पनि अलिकति जान अप्ठ्यारो कोही बेला के बोलिदिन्छ है कोही बेला अब ठट्टा गरिदिन्छ त्यसै है जसले गर्दा फेरि अब मन नपर्दो अब त्यस्तो ठट्टा गर्नु अब ड्रिङ्क गर्ने मान्छेहरूसँग अलिकति मद मदिरा सेवन गर्नेहरूसँग हामीलाई अलिकति अप्ठ्यारो पर्छ ग्रुपलाई र तपाईँले राम्रो मान्छे है चाल चलन राम्रो भएको त्यस्तैका हातमा चाहिँ हामीलाई मम पठाइदिनुहोस् है भन्ने मेरो तपाईँलाई एउटा आग्रह छ है र फेरि पनि हाम्रो अब यो जुन चाहिँ हाम्रो फाइनल कार्यक्रम हुन गइरहेको छ है यसको लागि त हामीलाई अझ अब तपाईँकोबाट अझ हामीलाई सहयोग चाहिन्छ सहयोग चाहिन्छ भन्नुको अर्थ चाहिँ है तपाईँले हामीलाई मम पठाउनु हुन्छ कोही बेला थुक्पा पठाइदिनुहुन्छ होइन हामीले जे भन्यो त्यही नै समय समयमै तपाईँले पठाइदिनु हुँदैछ त्यो त केही छैन तर के छ भने त्यसमा चाहिँ तपाईँले चाहिँ अब अलिकति है साफ सफाइलाई चाहिँ अलिकति ध्यान दिनु भयो भने चाहिँ एकदमै एकदमै शुभ हुन्छ भन्ने मलाई लागेको छ है र हामीलाई हामीले पनि अब त्यो कुरा खायौँ भने हामी अलिकति तन्दुरस्त हुन्छौँ हामी पनि अलिकति फ्रेस हुन्छौँ जस्तो मलाई लाग्छ